हेलो हेलो हेलो नमस्कार नमस्कार गुरुमा म श्लोक गुरुङको आमा बोल्दैछु मेरो नानीलाई चाहिँ तपाईँले डान्स सिकाउनु हुँदोरहेछ मेरो नानी एकदमै इच्छुक छ डान्सको लागि र तपाईँले के के डान्स सिकाउनुहुन्छ होला है हजुर ए हजुर अनि के रे फिस चाहिँ कति होला है ए हजुर महिनाको छ सय रुपियाँ कति दिन सिकाउँछ होला महिनामा महिनामा हजुर महिनामा कति दिन सिकाउँछ ए है हजुर हजुर ए हुन्छ गुरुमा म तपाईँलाई उयो गर्छु नि कन्ट्याक्ट गर्छु नि गुरुमा फिस चाहिँ छोरा छोरीहरूको एउटै फिस हो हजुर ए हजुर हजुर त्यो के हरे तपाईँहरूले के प्रोगामहरू पनि गराउनुहुन्छ गुरुमा ए हजुर ए विन्टरमा पनि गराउनुहुन्छ है क्लास ए हजुर हजुर

विन्टरको चाहिँ कति हो फिस ए हजुर हजुर हजुर ए हजुर नि घरबाट दुईजनाले सिक्यो भने पनि छ सय नै हो फिस ए हजुर हजुर अनि नि गुरुमा यो कति वर्षको चाहिँ कोर्स हो ए हजुर ए हजुर हजुर एकदमै धन्यवाद जानकारीको लागि गुरुमा म तपाईँलाई इन्फर्म गर्नेछु नि है